मैले चाहिँ यो चिजहरू बनाएको छुइनँ है किनकि म त्यति यो चिजहरूमा ज्ञान छैन मलाई है र यसको अनुभव मलाई थाहा भएन